हेलो हजुर मेरो नानीको डान्स टिचर बोल्नु भएको हो ए हजुरलाई नि मेरो नानीको बारेमा के हरे अलिकिति जानकारी लिनु थियो अब यो आउने जुन चाहिँ दस दसेरा अगाडि जुन चाहिँ फुलपातीको शोभा यात्रा यहाँ दार्जिलिङमा निस्कन्छ है नानीले भन्दै थियो कि त्यो शोभा यात्रामा चाहिँ हाम्रो नानीहरूलाई तपाईँहरूले नृत्य सिकाउनु हुँदैछ हरे त्यो है त्यसको लागि तयारी गर्नु हुँदैछ अरे भनेर नानीहरूले भन्दै थियो यहाँ घरमा नाची पनि बस्छ र हो कतिको पारा ल्याउँदैछ हौ मेरो नानीले चाहिँ त्यही सोध्नुको लागि चाहिँ तपाईँलाई गरेको नि हजुर हजुर हजुर हजुर ए हजुर अनि त्यसको लागि त तपाईँहरूले सुर्ता गर्नु पर्दैन नि यहाँनेर दार्जिलिङमा एउटा के हरे एउ एस्तै एउटा यस उयो पनि छ नृत्य सिकाउने एउटा के हरे स्कुल छ त्यहाँको एउटा त्यो बहिनी त्यो लमु भनेर भन्छ उसलाई उसँग मेरो एउटा अलिकिति राम्रै सम्बन्ध छ त्यो बहिनीले यसरी हायरमा यो ग गहनापातहरू दिने गर्छ र त्यहाँनेर सम्पूर्ण जातको नै गहनापातहरू त्यहाँनेर पाउँछ म त मेरो नानीको लागि त त्यहाँबाट म ल्याएर पनि उयो गरी गर्नु सकिहाल्छु नि त्यति नै हो अब तपाईँहरूले चाहिँ हजुर अब राम्रो अब गाइड गरिदिनु होस् है र हजुर हजुर ए आ त्यहाँ स्कुलबाट आए पछि त आज मिसले यो स्टेप सिकायो यो स सिकायो भनेर एकदम देखाउनु थालिहाल्छ नि

हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ हजुरहरू माथि अब धेरेै आशा राखेको छु अब है नानीले एकदमै यसरी नै प्रगति गऱ्यो भने अब आजकल त के हरे तपाईँहरू देख्नु के हरे अब तपाईँहरूलाई त थाहै भएको कुरो हो धेरै कम्पिटिसनहरू यो के हरे सोहरू हुँदैछ ठुल्ठुलो कम्पनीहरूले है त्यस्तो कम्पनीहरूमा अब हा हाम्रो पनि मेरो पनि छोरी कुनै दिन पुग्ला कि त्यहाँ गएर है कम्पिटिसनमा प्रतियोगितामा भाग लिएर लिन्छ कि लिएर है हामी आमा बाउ मात्रै भएन तपाईँहरू टिचरको है स्कुल टि के डान्स टिचरको नभएर यो जगाकै पनि एउटा नाम है रोसन गर्छ कि भन्ने पनि अब आशाहरू हामीले राखेको छौँ हुन्छ हवस् धन्यवादै त तप